विशेष हामी पश्चिम बङ्गाल राज्यमा बस्दछौँ र हाम्रो नेपाली भाषालाई चाहिँ यतिबिना डोमिनेट गरेको छ यहाँनेरि हाम्रो भाषाको भूमिका चाहिँ यहाँनेरि त्यस्तो छैन किन भन्दाखेरि हामी पाहाडी क्षेत्रमा भएकोले गर्दा पाहाडमा मात्रै नेपाली स भाषालाई हामीले प्रयोग गरेर राज्य सरकारले यसलाई अहिले उन्नाइस सय बयानब्बे बयानब्बे सालमा यसको प्रा सरकार केन्द्र सरकारबाट नै यसको हामीलाई प्राप्त भइसकेर पनि अझसम्म हामीलाई नेपाली भाषा प्रयोग गर्न पश्चिम बङ्गाल राज्यमा दिएको छैन र यसमा स सम्बन्धितमा चाहिँ